हजुर बहिनी बहिनी तिमीले झालमुरी बेच्छ ए के झालुमरी बेच्छ मु झालमुरी होइन मलाई झालमुरी मुरही मात्रै चाहिएको हौ त्यो मटरसटर होइन चपाउनु सक्दैन बुढी भएको छ त ए कसरी पोको हो कसरी पोको ए दुई सय रुपियाँ पोको अन्त के भन्नु मिठो बनाउँछ होला नि ए टेस्ट गर्ने होइन म त बिस रुपियाँको होइन चालिस रुपियाँको जस्तो चाहिँ खाऊँ होला हौ मिठो छ भने त कहिले आउनु दोकान खुला छ यति बेला दिनभरि चैँ के गर्छ त अन्त ए बेलुकाखेरि पो मलाई त दिउँसो चाहिएको थियो ए तिमीले त बेलुका भन्दैछौ होस् बेलुकै आउँछु कति बजेतिर आउनु अरे पर्ख न एकछिन ए हतार पर्दो रहेछ बिजिनेस मेनलाई त ए दिनमा कति किलो बेच्छ तिमीले हे भगवान् म पनि बिक्री गर्नु लाग्नुपर्छ क्या हौ हन दस किलो बिक्री भयो भने त ए त्यतातिर दोकानदारी छ भने मलाई भनिदिनु न भाडामा म पनि मुरही बेच्छु झालमुरी ल ल ल ल